ओ सुन न साथी के अरे मैले यहाँ ऊ योबड उयो फ्लिपकार्टबाट फोन किनेको थियो त एउटा कस्तो दामी त्यो फोन त नभन न क्यामेरा क्वालिटी पनि दामी छ ब्याट्री एमएएच पनि दामी छ दामी ऊ यो गर्छ के अरे सबैजना साथीले पनि मलाई यो गर्ने कति दामी तेरो फोन त यस्तो भन्दैथ्यो अनि के अरे मलाई किन्ने भन्दैथ्यो थैट मैले त्यो मेरोभन्दा म अर्डर गरिदिन्छु त्यहीँबाट त त नकिन् त्यहीँबाट अर्डर गरिदिन्छु मेरो कहाँ दिनु मेरो फोन यस्तो दामी छ के अरे क्यामेरा क्वालिटीहरू पनि कस्तो दामी छ सबै ऊ योहरू पनि दामी छ हेर्दा पनि अब दामी छ स्मुथ छ मजाले चल्छ स्मुथली एकदम हेर्दा पनि अब दामी देख्छ फोन पनि दामी छ मजाले चल्छ क्यामेराहरू पनि दामी छ अन्त त्यो फोन चाहिँ के भन्दाखेरि कत्तिमा किनेको मैले भन्दाखेरि अस्ति भर्खरै किनेको के अरे अस्ति अस्तिको हप्ता किनेको त्यतिखेर दामी ऊ यो भएको छ त्यो फोन मज्जा लाग्छ चलाउनु पनि त्यो फोन दामी छ कतिमा किनेको मैले भन्दा चाहिँ टेन टेन थाउजन्ड होला प्राइज दामी भएछ अन्त त्यो फोनले गर्दा क्यामेराहरू पनि दामी छ भिडियोहरू बनाउँदा पनि राम्रो लाइक आउँछ त्यो फोनले मज्जा लाग्छ मलाई त चलाउनु पनि त्यो फोन कस्तो दामी छ

त्यो फोन ऊ यो गरेर के अरे किन्नु पर्छ तिमीलाई म अर्डर गरिदिनु भने भन म गरिदिन्छु तिमीलाई मन पऱ्यो मेरो फोन कत्रो त्यहाँ दामी छ नि त नि फोन के अरे क्यामेरा दामी छ ऊ यो दामी छ फोनको स्मुथ चल्छ डाटै ऊ योहरू पनि स्पिड चल्छ नेटहरू पनि दामी छ फोन त क्यामेरा क्यामेरा झन् म अझै पुरा मन पऱ्यो हौ क्यामेरा चाहिँ एकदमै दामी छ कि फोन चाहिँ एकदमै दामी रहेछ यो फोन त मलाई त पुरा मन पऱ्यो हौ यो फोन त हुनु पनि अब ह्याङस्याङ केही पनि चल्दैन स्मुथली चल्छ के अरे यसको सबैकुरा राम्रो रहेछ ब्याट्री एमएएच क्यामेरा भयो यता ऊ योहरू भयो सबै राम्रो रहेछ यो फोनको एकदमै अन्त के अरे यो फोन चाहिँ तिमीलाई पनि अर्डर गरिदिन्छु भने म गरिदिन्छु तिमीलाई अर्डर तिमीलाई चाहिएको छ भने मेरो म् दिँदा तर मेरो फोन चाहिँ के अरे मलाई मन पर्छ मेरो फोन पुरा दामी भएछ फोन यो फोनलाई कस्तो दामी आउँदो रहेछ हौ त्यो एप्पबाट त डाउनलोड ऊ यो के अरे मगायो भने मैले कस्तो दामी आएछ हौ यो फोन त म त एकदमै पुरा मन पऱ्यो यो फोन कत्ति दामी छ हौ हेर्दा पनि अब दामी स्मुथ हेर्दा पनि दामी छ हलका छ एकदमै दामी लाग्यो मलाई त यो फोन हेर्दै त्यस्तो त्यति भन्छु अब म मेरो फोन दामी भएछ ल नि त तिमीलाई पनि म पछि अर्डर गरिदिन्छु नि त तिमीले यो भन्यो भने यो फोन म पछितिर भएछ भने मेरो अँ मेरो फोन त कहाँ दिनु त तिमीलाई अनि मेरो ऊ यो भने चाहिँ दिन्छु नि ल मेरो फोन तिमीलाई म पछि अर्डर गरिदिन्छु अँ